बसमा अब खिडकी हुन्छ पहिला चढ्ने दैलो हुन्छ त्यहाँबाट माथि केरियर हुन्छ अब बस्ने सिट हुन्छ कोहीमा अब सुत्ने सिट पनि हुन्छ कोहीमा बस्ने हुन्छ त्यस्तो हुन्छ स्टेरिङ हुन्छ इन्जिन हुन्छ चक्का हुन्छ डिजेलले चल्छ